हजुर भन्नुहोस् अँ सुन्दैछु अँ सुन्दैछु सुन्दैछु भन्नुहोस् त हलो ए तपाईँ भनेपछि टुरिस्ट हुनु हुँदोरहेछ कालिम्पोङमा तपाईँ घुम्नु आउनुहुने टुरिस्ट हुनुहुन्छ तपाईँ भने पछि हाम्रो हामी चाहिँ टुर ओपरेट गर्छौँ र हाम्रो टुर ओपरेटले चाहिँ कालिम्पोङमा साइड सिनहरू घुमाउँछ है जसमा कालिम्पोङको सेभेन पोइन्ट्स हामी तपाईँहरूलाई घुमाउनु सक्छौँ गाडीको बन्दोबस्त गरिदिन सक्छौँ होटेलको बन्दोबस्त गरिदिन सक्छौँ यदि तपाईँहरू आउनुहुन्छ भनेदेखि यसको कन्फर्म जानकारी गऱ्यो भनेदेखि हामी बुकिङ गर्नेछौँ हजुर बुकिङ हुनुपर्छ अनि मात्रै हामी त्यो बुकिङको डेटमा तपाईँहरूलाई रिसिप्सन गरेर कालिम्पोङको सेभेन पोइन्ट्स घुमाइदिन्छौँ राखिदिन्छौँ सबै कुरा गर्छौँ हेलो सुन्दैछु अँ भन्नुहोस् त कन्फर्म हो ल कन्फर्म आउँछ भनेदेखि चाहिँ हाम्रो हिसाबले हो भनेदेखि अक्टोबर दुई तारिकदेखि पाँच तारिकसम्म हामी हाम्रो टुर तपाईँहरूलाई दिनेछौँ कालिम्पोङको सातवटा मेन पोइन्ट्सहरू छ त्यो पोइन्ट्सहरू घुमाइदिनेछौँ सँगसँगै हामी तपाईँहरूलाई होमस्टेहरूमा राखेर तपाईँहरूको यो काम पुरा गरिदिनेछौँ हुन्छ कन्फर्म भयो ल तपाईँको हुन्छ हुन्छ